आयुष्मान् भारती योजना चाहिँ हाम्रो यहाँ लागु भएको छैन लागु भए पनि यसको जुन फाइदाहरू छ यो अहिलेसम्म यहाँ मैले देखिएको छुइनँ किनभने यो जुन चाहिँ छ आयुष्मान् भारत यो तपाईँको पुरा भारतमै हो नि त तर अब आयुष्मान् भारत अहिले तपाईँको भा बङ्गालले चाहिँ त्यस्तो त्यसको प्रक्रियालाई त्यस्तो अगाडि बया बढाएको छ जस्तो लाग्दैन जसले गर्दाखेरि चाहिँ अब यहाँ कति कुराहरू चाहिँ अब कति कुरा कति कुराहरूले चाहिँ हामीलाई त्यस्तो अगाडि बढउनु पाएको छ जस्तो लाग्दैन के तर पनि अब यो यहाँ लागु भयो भने धेरै राम्रो हो नि धेरै धेरै धेरै धेरै राम्रो हो त्यसले गर्दाखेरि चाहिँ हामीलाई निकै सजिलो पार्छ जसले गर्दाखेरि चाहिँ हामीलाई निकै अगाडि बढ्नु अगाडि केही गर्छु भन्यो भने हामी सक्छु भने जस्तो लाग्छ तर अब त्यस्तो पाइएको छैन हौ यहाँ हामीले आयुष्मान् भारत किनभने अब हामीलाई यहाँ यहाँतिर त्यस्तो अगाडि बढाउनै मान्दैन के यहाँ हाम्रो बङ्गाल सरकारले बढाए त मजा आउँथ्यो बढाए त हामीलाई पनि सजिलो हुन्थ्यो यसको जुन चाहिँ फाइदा त त्यो एकदमै राम्रो छ एकदमै राम्रो फाइदा छ पुरा भारतपट्टि नै यसको फाइदा छ राम्रो राम्रो ऊ यो हुन्छ राम्रो राम्रो हामीले ऊ यो गर्नु सकिन्छ राम्रो राम्रो हामीले हेल्थ स्वास्थमाथि जे जे अब सरकारबाट तपाईँको हामीले ऊ यो दिएको छ जे जे सरकारको आयुष्मान्को योजना जे छ सरकारको यो जुन चाहिँ राम्रो स्वास्थको योजना जुन चाहिँ सरकारले हामीलाई दिएको छ यो त हाम्रो यो स्टेटकोभन्दा अझ राम्रो हो नि त अझ राम्रो हो नि त अनि त्यसले गर्दाखेरि त हामीलाई धेरै राम्रो हुनु हुन्छ जस्तो लाग्छ तर हाम्रो यहाँ चाहिँ त्यति साह्रो अगाडि बढाइएको छैन के